हेलो हजुर हो त हजुर हो त तपईँ लिन चाहनुहुन्छ फुलहरू त सबै त्यो अर्किडहरू केकटसहरू तपाईँलाई कस्तो प्लान्टहरू चाहिएको हो कि हजुर छ त सिजन फुलहरू पनि सिजन फुलको सिजन फुलको रेट चाहिँ अहिले ट्वेन्टीमा चाहिँ पाउँछ अलिकति एक एकमुठा हजुर अरू पनि भेराइटिजहरू पुरा छ हजुर मिल्छ हजुर हजुर मिल्छ त्यस्तो त्यहाँ सपरमार्केट छेउमा यता हजुर हजुर हजुर मलाई कल गरेर आउनुहोस् न हजुर त्यो डिस्काउन्ट मिलिहाल्छ नि मलाई कल गरेर आउनुहोस् न तपाईँ आउँदा हजुर छ त सबै छ नभए के के चाहिएको छ तपाईँलाई हेर्नुहोस् न आएर हजुर छ त हजुर मनी प्लान्टहरू पनि छ पपी प्लान्टहरू हरू भन्छ नि त्योहरू पनि सबै छ सयपत्रीहरू चाहिँ फाइभ रुपिज हो एउटा पिसको

पर पिस त्यस्तै ट्वेन्टीहरू पर्छ

हजुर हुन्छ म तपाईँलाई मिलाएर राखिदिन्छु नि त आउनुहोस् न तपाईँ हुन्छ